म चाहिँ मेरो परिवारसँग मेरो नानीसँग यात्रा गर्नु मनपर्छ किनभने आफ्नो परिवार परिवारसँग यात्रा यात्रा गर्दाखेरि चाहिँ अब धेरै कुराको सुविधा हुन्छ हामीलाई सबै कुरोमा आदनप्रदान हुन्छ सबै कुरो अब सजिलैसँग हामीले त्यो कुराहरूलाई हामी पार गर्नसक्छौँ आफ्नो परिवार आफ्नो नानीहरू साथमा छ भने आफूलाई कुनै कुराको असुविधाहरू हुँदैन आफूलाई दुखबिमार हुँदा पनि आफ्नो परिवार आफ्नो नानीहरू साथमा भने हामीलाई सजिलैसँग हामी त्यो कुराहरू हामी गर्नसक्छौँ सक्छौँ हामी र हामी अब धेरै अब रमाइलो से हाम्रो कुराहरू सेयर हामी गर्नसक्छौँ परिवार आफ्नो नानीहरूसँग सँग सुविधा हुन्छ